हामी इनारबाट पानी निकाल्दाखेरि बाल्टिनमा डोरी डोरी बाँधेर कुवामा हालेर हामी पानी निकाल्छौँ निकाल्छौँ र अहिले चाहिँ धेरै सजिलो भएको छ पहिला पहिले त अहिले त मान्छेहरूले धेरै इलेक्ट्रोनिक्स जस्तो मोटरको उपयोग गर्छ र हामी पनि गर्छौँ मोटरहरूको उपयोग गरेर हामी छतको माथि सिन्टेक्सहरू भर्छौँ र पहिला पहिलाको मान्छेहरूले चाहिँ बाल्टिनमा डोरी बाँधेर यसरी हातले निकाल्नु हुन्थ्यो र त्यतिखेर अलिक साह्रै पर्थ्यो हातहरू दुख्थ्यो मान्छेहरूको तर अहिले चाहिँ इलेक्ट्रोनिक्स मोटरको मोटरको सहायताले मान्छेहरूले जहाँ पनि पानीहरू तान्नसक्छ कुवाबाट र मोटरले चाहिँ हामीलाई पानी कुवाबाट पानी पानी निकाल्दा हेल्प हुन्छ इनारबाट पानी निकाल्नु अहिले धेरै सजिलो भएको छ पहिला पहिलाको मान्छेहरूले त के अरे त्यो इनार त्यो हात बाल्टिनमा डोरी बाँधेर निकाल्थे अहिले त मोटरको मोटरको सहायताले धेरै सजिलो भएको छ